ए दादा अस्ति तपाईँले ग्यास मलाई डेलिभर गर्नु भएको थियो नि मलाई ठिक्कै टाइममै मेरो खाना सकेको जस्तो तपाईँलाई कल लगाएँ त्यस्तै तपाईँहरूले ल्याइदिनु भयो है त्यसको लागि तपाईँलाई धन्यवाद है दादा मेरो घरमा आमामामा यस्तो साह्रो पाहुना आकोथ्यो कि धन्न तपाईँले त्यो ग्यास ल्याइदिएर चाहिँ बचाइदिनुभयो मेरो इज्जत बचाइदिनु भयो नि हौ दाजु हजुर दादा आम्मामामम् टाइममा खाना पो बिचारा उहाँहरलाई नि खाना साना खाएर बिचाराहरू रिटर्न हुनुपर्ने घरबाट हो मैले त धन्न तपाईँलाई फोन गरेर धन्न ग्यास त धन्न समयमा नै ल्याइदिनु भएकोमा धन्यवाद है दादा हुन्छ हजुर त अन्त तपाईँले फेरि रसिद पनि त टाइममै दिनु भ पैलाको त्यो काँ अर्को दोकानबड त मैले सौदा ल्याउँदा त टाइममा रसिद पनि नदिने रिसिप पनि नपाउने हो बोक्ने मान्छे पनि नपाउने यस्तो हत्तु हैरान र समयमा नि घरमा ग्यास नआइपुग्ने भन्नुहोस् न अब कत्ति यति डरलाग्दो मलाई पहिलाको प्रोब्लम थियो तर तपाईँको दोकानमा मैले अहिले सारेँ ग्यास है तपाईँले टाइममै दिनुहुन्छ टाइममै डेलिभर पनि गरिदिनुहुन्छ घरमै घरसम्म पनि बोक्ने मान्छे पनि पठाइदिनु हुन्छौ तपाईँले धन्यवाद छ तपाईँलाई दादा त्यसको लागि चाहिँ अस्तिको महिनादेखि त फेरि त्यो ग्यासको पैसाहरू पस्नु थाल्यो नि पैलाको पालिको दोकानको त अहँ एउटा ग्यासको पैसा पनि पसेन रिसिप्टहरू पनि देखाउनुहोस् न भन्दा पनि नदेखाइदिएको कि तर तपाईँको दोकानबाट मैले लोगेको ग्यासको चाहिँ पैसा पनि पाएँ अस्ति म त यसो अपडेट गर्नु जाँदाखेरि पो हेरेको त ग्यासको सब्सिडी यति यति भनेर पो देखाइरहेछ पै छक्कै पँरे म त यस्तो साह्रो तपाईँले राम्रो काम गर्नुभयो हाम्रो लागि नि है अन्त फेरि त्यसको लागि नि तपाईँलाई धन्यवाद छ किनभने अहिले समयमा ग्यास पाउनु कत्ति टाइम लाग्छ तर तपाईँले त पुराई पो दिनु भयो त हाम्रो लागि होइन समयमै ल्याइदिनु भए र समयमा नै आई पनि पुग्यो घरमा ग्यासको सिलहरू पनि त राम्रो मैले चेक गरेँ नि दादा सबै अस्ति त अन्त पैलाको ल्याउँदा त खै बिहान ग्यासको न सिल छ न माथिको त्यो ग्यास छोप्ने टोप्रा नै छ छैन तपाईँको त पक्का सिल त्यो दोरी पनि नचुट्टेको सिल अन्त आम्मामामा हेरेँ नि मैले हेरेँ बालेँ पनि हो ग्यासको कोइ त सिलिन्डरको त्यो माथिको उयै मिल्दैन नि त रेगुलेटरसँग त्यो टो टुप्पोइ मिल्दैन तपाईँको त त्यो ठिक ठिक मिल्यो मैले तिनटा मेरो रेगुलेटरसँग सप्पै ट्राई गरेको कि तिनटैसँग फिट भयो मज्जाले हजुर दा दामी लाग्यो तर दादा तपाईँको डेलिभर चाहिँ एकदम टाइममा आयो र टाइममा नै हामीले खाना पनि पकाएर खानु सक्यौँ र अर्को कुरा चाहिँ सब्सिडी पनि टाइममै पस्दो रहेछ